भाइ यता आउनोस् न आज हाम्रो खाना भयो तपाईँलाई हजुर कोल्ड ड्रिन्क अर्डर छ कोल्ड ड्रिन्कस्मा के के छ होला है हजुर फ्यान्टा हजुर कोकोकोला पेप्सी अन्त जुस पनि छ मट हजुर बटर मिल्क पनि छ हामीलाई तिनटा फ्यानटा र दुइटा कोकोकोला दिनुहोस् न ल